हामी चाहिँ जनावरको हेरचाह गर्छौँ कारण अब यता बस्ती गाउँ घरतिर त अब जनावरहरू नपाली त हुँदैन अरू त साइड इन्कमहरू पनि छ छैन अन्त जनावरहरू पालेन भने त अब कसरी घर चलाउनु कसरी समाज चलाउनु होइन गाउँ घरतिर अन्त साह्रो पर्छ गर्मेन्ट जबहरू छैन कसैको पनि अन्त जनावरहरू पालेन भने त हाम्रो हात मुख जोड्नु गाह्रो हुन्छ गाउँ बस्तीमा त्यही हो अन्त अब हामीलाई मद्दत गर्नु अब फ्यामिली एउटा परिवारमा बसिसकेपछि सबैले गर्छ अब गर्नुपर्छ किनकि अब कसले अब सबै अब मिलेर गरेन भने कसले गर्छ होइन अन्त मद्दत गर्न कोही कोही मानिसहरू हुनुहुन्छ भन्दाखेरि चाहिँ हाम्रो सबैले गर्नुहुन्छ मै गर्छु अनि त्यसपछि मेरो छोरा नानीहरूले गर्छ अन्त मेरो हस्बेन्ड छ उसले पनि गर्नुहुन्छ सबैजना मिलिमिलि गर्छौँ एकजनाले घाँस काट्दैछ भने अर्कोले दाना पकाउने गर्छ अन्त एकजना अर्कोले दाना पकाउँदैछ भने अर्कोले गोबरहरू सोर्छ अन्त खोरहरू सफा गर्छ हाम्रो चाहिँ के के छ भन्दाखेरि चाहिँ पशुहरू चाहिँ गाई छ दुइटा जस्तो अन्त एउटा सुँगुर छ अनि त्यसपछि कुखुराहरू छ बाख्राहरू छ अन्त गाईलाई अब गोठमा राख्छ हाम्रो चाहिँ गोठ बनाएको छ गाईको आफ्नै अलग्गै अन्त त्यहाँ चाहिँ अब गाईलाई घाँसहरू काट्नु पऱ्यो गोबर सोर्नु पऱ्यो उसको अब सुत्ने ओछ्यानहरूतिर पत्कर झारपातहरू ओछ्याइदिनु पऱ्यो एकदम सुख्खामा राख्नु पऱ्यो होइन अन्त अब बाख्राहरू पनि आफ्नै खोर छ उनीहरू पनि अब उनीहरूलाई पनि टाइममा घाँसहरू दिनु पऱ्यो दाना पकाएर दिनु पऱ्यो स्याहार्नु पऱ्यो उनीहरूको पनि बस्ने ठाउँहरू सफा गर्नु पर्ने झन बाख्रा त पुरा स्याहार्नु पर्छ कारण उनीहरू त अब सफा ठाउँमा बस्ने जात भएर चाहिँ अब उनीहरूलाई अलि अलि मैला भयो भने पनि सिकसिक मान्छ क्या बस्नु अन्त फेरि उनीहरू सफा हो नि त बाख्राहरू त सफा जात भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूको खोरहरू चाहिँ एकदम सफा सुख्खा बनाएर राखिदिनु पर पर्छ अन्त मात्रै उनीहरू बिमारहरू हुँदैन अनि सफा राख्यो भने चाहिँ मोटाउँछ छिटो छिटो मोटाउँछ अनि छिटो छिटो हुर्किन्छ अन्त कुखुराहरूको पनि आफ्नै उनीहरूको सुत्ने खोरहरू छ अन्त कुखुरालाई पनि सफा बेला बेला बेला सफा गरिदिनुपर्छ उनीहरूको अनि टाइममा चारो दिनुपर्छ तिन टाइम चारो दिनुपर्छ उनीहरूलाई पनि त्यही हो अब कोही बेला खानाहरू उब्रेको हुन्छ त्यहीहरू दिँदा पनि हुन्छ अनि त्यसपछि कोही बेला आँटाहरू मुसिकन दिँदा पनि हुन्छ अन्त सुँगुरलाई पनि टाइममा चारो दिनुपऱ्यो बना बनाएर दुई तिन टाइम दिनुपर्छ सुँगुरलाई पनि चारो उसको पनि उसलाई पनि नुहाइदिनु पऱ्यो उसको खोर सफा राखिदिनु पऱ्यो होइन भने किरा पर्छ सुँगुरलाई पनि बिमार हुन्छ त्यो मैलामै राख्यो भने अन्त उसलाई पनि सफा राख्नुपऱ्यो अन्त उनीहरू अब बिमारहरू अब पशु प्राणीहरू पालेपछि बिमार कोही बेला हुन्छ कोही बेला के देसानहरू आउँछ त्यो बेला चाहिँ अब कोही बेला अब दबाईहरू ल्याइकन दिने गर्छौँ सरकारी मान्छेकै दबाई पनि दिँदा हुन्छ कोही बेला तर कोही बेला हुँदैन नि त साह्रै अत्यचारै भयो भने चाहिँ हामी डक्टरहरू बोलाएर चेकअपहरू पनि गर्ने गर्छौँ डक्टर चेकअपहरू दिनुपऱ्यो उनीहरूको गाडी भाडा दिनुपऱ्यो त्यसरी हामी हेर्ने गरेको छौँ हामी चाहिँ सबैजना मिली मिली गर्छौँ सबैजना आफ्नो आफ्नो अब एकजनाले अर्को के गर्दैछ भने अर्कोले के अर्कोले घाँस काट्दैछ भने अर्कोले दाना पकाउने काम अर्कोले सुँगुर चारो दिने काम अर्कोले कुखुरा हेर्ने काम त्यो त्यसरी चाहिँ अहिलेसम्म चलिरहेको छ